हेलो औ समीक्षा लु अब ब्याङ्कको पनि होलिडे पाँच दिनको लागि भयो होइन अनि अब हामीले अस्ति भनेको थियो नि कलकत्ता घुम्नु जाने भनेर अँ घुम्नु जाऊँ न ल अब टिकटहरू चाहिँ गरेँ हो मैले दुईजना मात्रै हो त्यहाँबाट जाऊँ न ल अँ बेलुकाको गरेको छु हो अनि भोलि चाहिँ यहाँबाट बिहान छिट्टो निस्किएर तलहरू अब सिलगढीमा गएर सपिङहरू गरौँ होइन अँ अब त्यही सोचेको छु तल गएर सपिङ गरेर चाहिँ चार बजीतिर चाहिँ एनजेपी गएर ट्रेन पक्रिएर जानुपर्छ खै होटलहरू चाहिँ अब हामीहरू बेलुका चढ्यो भने बिहान पुग्छ हो अनि उतै गएर मिलाऊँ न भनेर सोचेको छु हौ मैले कि के गर्नु हौ अनलाइन अलिक उयो अनलाइन त अलिक मैले सर्च गरेको थिएँ कि अलिक महँगो रहेछ नि त अनि उतैबाट गएरै बस् उयो गर्नुपर्छ होला हौ ए अँ लेदरको सस्तो पाउँछ भन्दै थियो भयो भने म पनि त्यस्तै गर्नुपऱ्यो हौ है उम् म कलकत्ता गएर त्यो त जानैपर्छ नि अनि बिचहरू पनि गइहेरौँ न ल उम् अनि पैसाहरू चाहिँ कति कति बोक्नुपर्ने हौ अँ बरू उब्रिएर चाहिँ फर्केर आओस् बरू अभर चाहिँ नपरोस् है अँ त्यही सोचेको हौ पैसा चाहिँ अलिक भक्कु नै बोकेर अनि उताबाट सपिङहरू पनि गर्नुपर्छ घरको मान्छेहरूलाई पनि ल्याइदिनु पऱ्यो नि यहाँ भोलि बिहान छ बजीतिर निस्किनुपर्छ होला अँ ट्रेनमा जानु

अब त्यो अँ ल ल ल भोलि भेटेर बोलौँ न ल बिहान छिटो निस्क ल ल राखेको ल